सर्वप्रथम त म गाउँमा बस्छु है मेरो क्षेत्र गाउँमा पर्छ है सहरदेखि धेरै टाढो होइन तपाईँले कुरा गर्नु भयो सहरमै बस्नु पनि है हुनु त मान्छे जता सुविस्ता देख्छ त्यतै जाने है पलायन हुने कुरा गर्छ भन्छ अहिले हाम्रो गाउँ पनि त्यस्तै भएको छ मान्छे सुविस्ताको लागि कोही दिल्लीतिर होइन कोही आफ्नै सहरतिर है हाम्रो क्षेत्रको स्वस्थ कार्यालयहरू हेर्नु भयो भने हुनु त भन्नु हो भने एकदमै झीर्ण अवस्थामै छ है सत्य घु भन्नु हो भने किनकि हामीले अलिकिति सानो बिमार हुनु हुँदा पनि पहिला त हाम्रो त आफैमा निर्भर पर्नुपर्छ ए जाती हुन्छ खाउँ भन्ने है ट्याबलेटहरू किनकि डक्टरहरूको नर्सहरूको कमी छ होइन सहर आउनु नै पर्छ अलिकति सानो बिमार त्यसै कारण खालि पहिला त ठिकै हो अब तपाईँले भने अनुसार सहर पर आउनुहुन्छ आउनु त हो आफ्नो आफ्नो परिवार हेरी है आफ्नो स्वस्थको निम्ति परिवार बस्नु तर म गाउँमै रुचाउँछु प्रायः किनकि गाउँमा नै अनुकूल हुन्छ बस्नुको निम्ति तैँ मलाई